जुन चाहिँ मैले अहिले चाउमिन अर्डर गरेको थिएँ है आज यहाँनिर मेरोमा चाहिँ प्लेट चम्ची काँटा नभएको कारणले गर्दाखेरि चाहिँ तपाईँले अब प्लेट चम्ची काँटा पठाइदिनु भयो भने चाहिँ राम्रो हुने थियो